नातिनीलाई पहेँलो कलरमा यस्तोहरू मन पर्छ जाडोमा लाउनुको लागि स्वेटरहरू आफू त जानिँदैन नातिहरूको लागि नि यस्तो यस्तो के अरे रातो हरियो पहेँलो यस्तो मिक्स भएको पनि पुरै मन पर्छ जाडोमा नातिहरूलाई पनि लगाउनुको लागि आफू त अब केही जानिँदैन बनाउनु सनाउनु अर्कालाई बनाउन लाउनुपऱ्यो अनि लाउनुपर्दाखेरि अब कस्तो कस्तो कलर आफूले किनेर पनि दिनुपऱ्यो अनि त्यस्तै भएर चाहिँ नानीहूरलाई त्यस्तै त्यस्तै कलरहरू छानी छानी दिँदैछु

अरू अरू कलरहरू चाहिँ अब आफूलाई पनि जाडोमा त अब तातो स्वेटरहरू त लाउनु मन लाग्छ बनाइदिने मान्छे पनि हुँदैनन् यसै नानीहरको बनाउने मात्रै भेटिन्छ अरू त केही त भेटिँदैन नानीहरूलाई छाडेर ठुलालाई बनाउने